हजुर भन्नुहोस् न हजुर हो त गुड आफ्टारनुन सर हजुर सर सर एक्चुअली ट्राई त पुरै गरेकै हो हामीले गर्नुको लागि है अनि अब जति पनि अब कस्टमरहरू आउँछ उनीहरूलाई त हामीले यो प्लानको विषयमा सबै कुरा उनीहरूलाई डिटेल्समा हामीले बताउँछौँ है अनि अब उनीहरूलाई कन्भिन्स पनि गर्छौँ यो इन्सुरेन्सको लागि गर्नु भनेर तर तर यस्तो छ कि सर अब प्रायः प्रायः कस्टमरहरू चाहिँ अलरेडी एनरोल भइसकेको छ यो प्लानमा अनि अब जति पनि एनरोल नभएको कस्टमरहरू आउनुहुन्छ उहाँहरूलाई पनि हामीले कन्भिन्स गर्दाखेरि चाहिँ फेरि यही स्किम चाहिँ अरू अरू ब्याङ्कमा पनि भएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले अलरेडी अरू ब्याङ्कबटा एनरोल गरिसकेको हुनुहुन्छ अन्त त्यसले गर्दा हामीले घरी घरी डबल त उहाँहरूलाई गर्न सक्दैनौँ अनि जति पनि नयाँ एनरोलमेन्ट भएको हाम्रो कस्टमरहरू छ उहाँहरूलाई त हामीले गऱ्यौँ गराउँदै नै छौँ सर अनि अब तप हजुर सर हजुर सर हजुर सर हजुर सर सर अब होइन सर हामीले त अब जति पनि आको फुटफल भएको कस्टमरहरूलाई त हामीले गरिनै रहेको छौँ तर अब यो जुन चाहिँ केम्पको बारेमा तपाईँले भन्नुभयो त्यो एउटा राम्रो सजेसन हो र यसको लागि चाहिँ हामीले सर क्याम्पिङको लागि चाहिँ हामीले यहाँनिर मिलाउँदैछौँ सर हाम्रो चाहिँ यहाँनिर मङ्गलवारको दिन हाटहरू पनि लाग्छ र त्यहाँनिर पनि हामी चाहिँ गएर अब दिनभरी नै अब बसेर चाहिँ जति पनि कस्टमरहरू त्यहाँनिर हुन्छ है उहाँहरूलाई यो बारेमा ब भनेर चाहिँ एनरोल गर्ने भनेर सोचेको छौँ कि सर तर हाम्रो चाहिँ यो एरियामा अलिकति यो नेटवर्क इस्युजहरू छ र त्यसले गर्दाखेरि चाहिँ अब त्यो एनरोल गर्नुको लागि त हामीलाई त अब राम्रो नेटवर्क चाहियो है र त्यसले गर्दाखेरि चाहिँ कोही बेला त्यो गर्दा गर्दैखेरि नै साइट उयो सर्भर जान्छ र सर्भर इस्यू पनि एकदमै बेसी हुन्छ सर मैले कतिपल्ट टिकट पनि रेज गरिसकेको छु यो गर्दागर्दैखेरि कतिपल्ट हुँदैन त्यसको लागि पनि मैले अब हाम्रो सिनियर्सहरूसँग पनि बात गरिसकेको छु सर र तल अब मेन ब्रान्चमा पनि हामीले अनलाइन गर्न नसके पनि अफलाइन फर्महरू पनि मैले कतिवटा सब्मिट गरेको छु सर हुन्छ ल हुन्छ सर हुन्छ हुन्छ हुन्छ सर हुन्छ हामी क्याम्प राखेर टार्गेट एचिभ गर्नको लागि हामी पुरा कोसिस गर्छौँ हुन्छ हुन्छ सर हुन्छ